हाम्रो बगैँचामा चराहरू आउनको लागि हामीले धेरै उपाय गर्छौँ खाने पानी पनि राखिदिन्छौँ चारो पनि राखिदिन्छौँ त्यो साानो सानो कनिकाहरू पनि यसो छरिदियो भने चराहरू आउँछन् धेरै प्रकारका अनि बगैँचामा घुम्छन् फिर्छन् फुलको रसहरू खान्छन् जान्छन् अनि राम्रो लाग्छ हामीलाई चराचुरुङ्गी आएको यस अति नै मनपर्छ हामीलाई अनि खानेकुरो पनि हामी दिइरहेकै हुन्छौँ पानीहरू पनि दिन्छौँ सकिन्छ फेरि भरिदिन्छौँ सकिन्छ फेरि भरिदिन्छौँ खानेकुरो पनि लगाइदिई रहेको हुन्छ